खेतीपातीमा मलाई मनपर्ने पक्ष चाहिँ के हो भने आफ्नो बारीमा रोपेको रोपेर अर्ग्यानिक खान पाउने र बजारबाट किन्नु नपर्ने बजारबाट नकिन्दाखेरि आफ्नो बारीको खाँदाखेरि पैसा रुपियाँ पनि बाँच्ने र आफ्नो शरीर पनि राम्रो हुने स्वास्थ्य हुने यो खेतीपाती गर्दाखेरि यो कुरो मनपर्ने पक्ष चाहिँ यो हो र खेतीपातीमा लाग्दा कुन कुराले तपाईँलाई मलाई खुसी बनाउँछ भने जब आफूले गरेको खेतीपाती राम्रोसँग बढेर हुर्किएर फल्छ फल्छ र फल खानु पाउँछ यो कुरामा चाहिँ मलाई खुसी लाग्छ